हामी यहाँनिर गार्डेनिङमा गर्ने भनेको फुलहरूमा जस्तै सयपत्री जस्तै बाह्रैमासे फुल्ने अन्त तपाईँको जवाकुसुम भयो गदावरी मखमली यस्तै फुलहरू बाह्रैमासे जुन चाहिँ फुलिरहने हुन्छ त्यस्ता फुलहरू त्यसरी नै सब्जी तरकारी अथवा सब्जी वा तरकारीमा चाहिँ हामी आलुहरू भयो आलु भिन्डी साग राया सागहरू यस्तै चिजहरू नै गर्छौँ र बिरुवा जस्तै फलमा अम्बक बेसी जस्तो यता हुने भनेको जलपाइगुडी डिस्ट्रिक्टमा हुने भनेको अम्बक भयो आँप भयो बयर यस्तै कुराहरू नै हामी यहाँनिर रोप्छौँ अथवा लगाउँछौँ